जब म चाहिँ दस वर्षको थिएँ तब मैले एउटा हाम्रो घरमा पुरै फुलहरू रोपेको देखिन्छ अनि त्यति बेला मैले एउटा सयपत्रीमा त्यो पुतली बसिरहेको फोटो खिँचेको थिएँ अन्त त्यहाँदेखि चाहिँ मलाई एकदम फोटोग्राफीमा इन्ट्रेस्ट आयो होइन अन्त मैले धेरै जसो अब चरा चुरूङ्गी त्यो रुख पातहरू त्यो हिमालहरू यस्तोहरू क्लिक गर्नु पुरा मन पर्थ्यो होइन अन्त मेरो आप्पाको फोन छ फोन लिएर चाहिँ मैले पुरा फोटोहरू क्लिकहरू गर्थेँं अन्त मेरो दाजुले कोही कोही बेला क्यामरा ल्याउँथ्यो अन्त मलाई सिकाउनु हुन्थ्यो यसरी क्लिक गर्नु यस्तो यसरी यस्तो यता एङ्गलमा क्लिक गर्नु यसरी दामी हुन्छ भन्दै भन्नु हुन्थ्यो हो अनि त्यहाँदेखि चाहिँ मैले फोटो ग्राफी गर्न थालेँ अन्त जहिले पनि काहीँतिर जाँदाखेरि राम्रो भ्यु पोइन्टहरू देखेर काहीँ अब राम्रो मा मान्छेहेरू हिँड्दै गर्दा राम्रो देखिँदाखेरि मैले फोटोहरू क्लिक गर्थेँ अन्त त्यो क्लिक गर्दाखेरि म साथीहरूलाई देखाउने गर्थेँ मेरो घरकोहरूलाई देखाउने गर्थेँ तिनाहरूले भन्थेँ कस्तो राम्रो आएछ भन्दै भन्थ्यो हो अन्त जहिले पनि अब काहीँतिर जाँदाखेरि साथीहरूले मेरो फोटो क्लिक गर्देन भन्दै भन्थ्यो राम्रो क्लिक गर्छौ भन्दै भन्दाखेरि अन्त मलाई त्यहीँदेखि चाहिँ फोटोग्राफीमा इन्ट्रेस्ट लाग्न थाल्यो